मैले आज मेरो छोराको बर्थडेको खानाको अर्डरको लागि मैले बाह्र माइलको राम टेन्ट हाउस भन्ने टेन्ट हाउसमा मैले खानाको अर्डर गरेको थिएँ र अचानक मेरो छोराको बर्थडे घर घरमा नभएर एउटा रौनक भन्ने एउटा रेस्टुरेन्टमा रेस्टुरेन्टमा हुने भएको हुनाले गर्दाखेरि जुन मैले राम टेन्ट हाउसमा मैले अर्डर खाना अर्डर गरेको थिएँ त्यो ठाउँमा नभएर चाहिँ अब अहिले म फेरि अर्को जग्गामा मेरो घरदेखि अलिकति तल्लो जग्गामा पार्टी गर्नाले गर्दाखेरि मलाई जुन कुरो मैले खानाको अर्डर गरेको थिएँ त्यो राम टेन्ट हाउसबाट चाहिँ मलाई अर्को जग्गामा ल्याउँदाखेरि चाहिँ मलाई जुन तपाईँको ठेगाना जुन एउटा वृन्दावन स्कुल छ त्यहाँको त्यहाँ आइपुग्नुभयो भने चाहिँ तपाईँले मलाई त्यहाँबाट मेरो नम्बरमा फोन गर्नुभयो भने चाहिँ म तपाईँलाई त्यहाँबाट खानाको टेकअप गरेर चाहिँ म लगेर चाहिँ आफ्नो घरमा म मेरो छोराको जन्मदिनको पार्टीमा सबैलाई म खाना खुवाएर खुसी पार्नेछु भनी म मेरो यो नम्र निवेदन गर्दछु